म चाहिँ बिजलीको लिभर चाहिँ के छ भने म बिजुली भएको बेलामा ग्यास मिक्सी चलाउँछु त्यादेखि के अरे इस्तिरीहरू चाहिँ प्रयोग गर्छु अन्त मेरोमा त्यो अहिले वासिङ मेसिन पनि बेला बेला चलाउँछु तर यहाँनिर हाम्रो कालिम्पोङमा गरम त्यस्तो छैन ठन्डा नै छ फेनहरूको पनि बेसी त प्रयोग गरिन्न अन्त मैले अब बिजुली गएको बेलामा चाहिँ के अरे अल्टरनेटिभ मैले त्यो सोलरको प्रयोग गर्ने कोसिस गर्छु त्यही छ मेरो चाहिँ